हेलो अँ भाइ भाइकोमा मिठाईहरू के के छ हौ सुक्खा मिठाईहरू मेरो घरमा बाउआमाको चौरासी गरिदिउँ भनेको कि अन्त गुलियो सुक्खा मिठाईहरू नि अब मिस्टी भयो है अन्त जुलापी अनि पेडा अन्त लड्डु यस्तो खाल्के सुक्खा मिठाईहरू पाउँछ नि है भाइकोमा ए हजुर अँ अलिकति बेसी चाहिएको तर दाम चाहिँ कसरी हो भाइ हजुर अँ अलिक अलिक बेसी लानेलाई त मिलाइदिनुहुन्छ होला नि होइन ए अनि भाइले उयो गरिदिन्छ नि होम डेलिभेरी गरिदिन्छ नि होइन हजुर आउनु भ्याउँदैन नि त भाइ अब यहाँनिर घरमा प्रोग्राम भयो भने त्यसै पनि बिजी हुन्छ हो हुन्छ हुन्छ ए हुन्छ त्यसको चार्जहरू लिनुहुन्छ कति लिनुहुन्छ साह्रै बेसी त नभन्नुहोस् है साह्रै बेसी त नभन्नुहोस् है अँ त्यति टाढो पनि त होइन हुन्छ हुन्छ ल्याउनु पर्छ नि निकै ल्याउनु पर्छ अब मिस्टीहरू त कति त्यो ट्रेको कस कसरी ट्रे गर्नुहुन्छ हो पाँच ट्रे जस्तो खाल्के चाहिँ उयो के भन्छ त्यो मिस्टी पठाइदिनु हो अनि पाँच केजी जस्तो लड्डु पठाइदिनु हो अन्त अरू कुन कुन छ भन्नु भयो मिठाईहरू त्यसरी नै मिलाएर पठाइदिनुहोस् न ल हजर बेसी त मिस्टी त चल्छ ए हुन्छ हुन्छ भाइ हुन्छ म घरमा पनि एकपल्ट फेरि सल्लाह गर्छु कि अनि तपाईँलाई म तुरुन्त कल गरिहाल्छु नि ल